दाजु के भन्छ मैले तपाईँहरूकोबाट अघि अनलाइन खाना अर्डर गरेको थियो हो त्यसको पेमेन्ट पनि भइसकेको छ तर अब के गर्नु हेर्नु न हामीलाई त तल खानामा बोलाइरहेको छ त्यो भएर चाहिँ हामीले यो खाना जति पनि हामीले मगाएको छ त्यो चाहिँ क्यान्सल गर्नु पर्यो भनेर तपाईँलाई भनेको नि हाम्रो यसको पेमेन्ट पनि भइसकेको छ हो अन्त के भन्छ अनलाइन हामीलाई यो के भन्छ अनलाइन क्यान्सल गर्नुको लागि चाहिँ केमा गएर चाहिँ गर्नु पर्छ हामीलाई एक पल्ट डिटेल्स दिनु होस् न ल किनकि बिल पनि चाहिन्छ हो अब त्यो पेमेन्ट भइसकेको त क्यान्सल गर्दाखेरि बिल पनि चाहिन्छ त्यो भएर चाहिँ नि अब तपाईँहरूको रेस्टुरेन्टको टेस्ट हामीलाई थाहा छ कस्तो छ के छ त्यही भएर चाहिँ हामीले तपाईँकोहरूबाटै मगाएको थियौ होइन के गर्नु यस्तै भयो अब अहिले क्यान्सल गरिदिनु होस् नरिसाइदिनु होस् होइन नेक्स्ट टाइम अब तपाईँहरूकोबाटै फेरि मगाउँछौँ हामी अब डेलीकै कस्टमर हो तपाईँलाई थाहै छ हामी के भन्छ हप्तामा कति खेप आउँछ के हो तपाईँलाई सबै थाहै छ हो त्यही भएर यसपालि चाहिँ अब नरिसाइदिनु होस् न नेक्स्ट टाइम चाहिँ यस्तो हुने छैन हो अन्त के भन्छ अब